ए नमस्ते हजुर हजुर हो त ए हजुर

हजुर हजुर हाम्रो बस्ती हो त हजुर हजुर हजुर ए हजुर

ए

ए हुन्छ हुन्छ भन्नुहोस् न हजुर ए हाम्रोमा यसै त सबै नै धर्महरूको मानिसहरू छ मेन मेजरिटी चाहिँ हाम्रो हिन्दू हामीले भेटाउँछौँ यहाँनिर त्यसका साथै दुई तिन घर हाम्रो मुस्लिमहरू पनि हुनुहुन्छ बुद्धिस्ट पनि धेरै छन् यहाँनिर त्यसको साथमा हामीसँग क्रिस्चियनहरू पनि हुनुहुन्छ यति चारवटा चाहिँ मेन धर्म हाम्रोमा यतातिर चाहिँ मान्छेहरू त्यो त्यो धर्मकोहरू हुनुहुन्छ हजुर हजुर हजुर हजुर हुनुहुन्छ पाँच छ घरहरू त्यस्तो छ हजुर हजुर होइन होइन तामाङ गुरुङहरूले पनि लिइरहेको छ अहिले त उनीहरूले पनि त्यो लामाहरू चलाउनुहुन्छ है अन्त त्यो बुद्धजयन्तीहरू मनाएर हौ त्योहरू सबै हुँदैछ हाम्रो पनि यतातिर हजुर हजुर मेजोरिटी हामी यहाँनिर राई लिम्बुहरू भेटाउँछौँ क्रिस्चियनमा चाहिँ हजुर हजुर हजुर हाम्रो राई लिम्बु नै बेसी पाइन्छ त्यसको साथसाथमै प्रधानहरू पनि नेवारहरू पनि धेरै छ यतानिर

हजुर हजुर त्यस त्यस्तो त यहाँनिर एकदमै छैन हामी सबै धर्मको मिलेरै बसिरहेको छौँ है त्यो मैले भनिहालेँ मुस्लिमहरूको उनीहरूको त्यो ईदहरू के के जाति हुँदा उनीहरूले बिरियानी बनाएर हामीलाई हामीलाई बाँडिरहेको हुन्छ बुद्धजयन्तीमा पनि हाम्रो नानीहरू पनि अब बुद्धिस्ट नभए पनि क्रिस्चियन भए तापनि उनीहरू पनि यो बख्खुहरू लगाएर त्यो उनीहरू साथमै मनाइरहेको हुन्छ बुद्धजयन्ती है क्रिस क्रिस्मसमा पनि धेरै गाउँको सबै नानीहरू केरोलहरू सिकिरहेको खेलिरहेको हिन्दूको त्यो के भन्छ देउसी भैलोहरू पनि सबैजना मिली मिली खेलिरहेको हुन्छ सबै एकदमै मिलेर नै बसिरहेको छ हामीहरू अहिलेसम्म त कहिले पनि त्यस्तो खालको झैँ झगडाहरू चाहिँ यो जात यो धर्मलाई लिएर चाहिँ भएको छैन अहिलेसम्म ए हजुर ल हुन्छ हुन्छ हुन्छ गर्नुहोस् न

हुन्छ धन्यवाद